म चाहिँ तामाङ हो र म बुद्धिष्ट धर्मपट्टिको हो हाम्रो त वहाँ अब गुम्बाहरू हुन्छ गुम्बाहरु छ अनि गुम्बामा जस्तै बुद्ध जयन्तीहरू भयो ठुलो ठुलो दोमङहरू भयो त्यस्तोहरू पालन गरिन्छ र हामीले घरमा पनि लासेम राखेको छौँ लासेममा बिहान बेलुकै म्हाने म्हलमहरू गर्छौँ साङ बत्तीहरू गर्छौँ अनि वर्षमा एकपल्ट हामीले दोमङ लाउने गरेको छ दोमङ पाठहरू गरेको छ भनिन्छ दोमङ पाठ गऱ्यो भने एकदम सुख शान्ति हुन्छ हरे भनेर भन्ने प्रचलन छ र म साङहरू गरेर धुपहरू बालेर गऱ्यो भने एकदम राम्रोहरू हुन्छ भन्ने भन्नुहुन्छ त्यस्तै अब गुम्बाहरूतिर न्युनेहरू राख्छ हाम्रोमा त वहाँ गुम्बाहरू छ ठुलो ठुलो गुम्बाहरू छ